ए हजुर हजुर हो त ए हजुर कालिम्पोङमा धेरैवटा दोकानहरू छ यस्तो जो चाहिनेहरू तपाईँले दाम हुन्छ नि जस्तो मन पर्ने कुराहरू किन्नुहुन्छ सस्तो दाम हो दोकानहरू पनि पस्दा चाहिँ तपाईँले मेन रोड भन्ने जग्गा तपाईँ सायद जस्तो स्ट्यान्डबाट निक्लिनु हुन्छ नी त्यस्तै तपाईँले भेट्नु हुन्छ मेन रोड हो त्यहाँनिर चाहिँ तपाईँले जस्तो जस्तो दोकान भन्नुहुन्छ त्यस्तै दोकान त्यहाँनिर रेस्टुरेन्टहरू पनि छ हो लुगा दोकानहरू पनि तपाईँले त्यहीँ पाइहाल्नु हुन्छ हो त्यसकै अपोजिटमै अनिखेरि तपाईँले इफ तपाईँलाई लाइक बजारै घुम्नु छ भने पनि तपाईँले स्ट्यान्डदेखि हुँदै अलिकति त्यहीँ अलिकति हिँड्नु मात्रै पर्छ सायद पाँच छ मिनटको बाटो होला हो त्यहाँदेखि तपाईँले हिँड्नु भयो भने चाहिँ तपाईँले हाट बजार भेटिहाल्नु हुन्छ हो त्यहाँबाटनिर चाहिँ तपाईँले हजुर हजुर ए हजुर हजुर हाट बजार चाहिँ तपाईँको थर्सडे चाहिँ थर्सडे र स्याटरडे चाहिँ खुल्ला हुन्छ तपाईँको सब्जीहरू पाउनु छ के केहरू पाउनु छ भने चाहिँ त्यो चाहिँ तपाईँ थर्सडे र स्याटरडे गएको चाहिँ एकदमै राम्रो त्यहाँनिर चाहिँ पाउँछ हजुर हजुर त्यो चाहिँ त्यो चाहिँ बजारदेखि अलिकति माथि सिके चोक भन्ने जग्गा छ कि त्यहाँनिर एउटा छ लाइक सानसानो दोकानहरू स्टलहरू छ त्यहाँनिर चाहिँ तपाईँले त्यस्तो सबै कुराहरू पाउनुहुन्छ त्यो रुमाल भयो त्याँदेखि छुर्पीहरू त्यहाँदेखि लामो लामो लाइक अचार बटलको अचारहरू सबै त्यसै पनि तपाईँलाई लानु सुबिस्ता हुन्छ नि काठमाडौँ त्यो सबै तपाईँले त्यहीँ पाउनुहुन्छ ए हजुर हजुर हजुर त्यसमा ब्यापार त्यतिबेला चाहिँ नि हाम्रो जति पनि नेचरल नेचरल भेजिटेसनहरू जति पनि छ त्यो तपाईँले त्यहीँ पाउनुहुन्छ त्यो बाहिरको सामानहरू केही आउँदैन हो त्यतिबेला चाहिँ मैले तपाईँलाई भनेको खालको बिहिबारे हाटबाट तपाईँले त्यहाँनिर निक् निक्कै नेपाली नेपाली ट्रेडिसनहरूको हुन्छ नि लाइक खुकुरीहरू त्यहाँदेखि भयो त्यहाँदेखि लुगाहरू कतिजनाले लुगाहरू पनि बेच्छ त्यहाँदेखि कतिजना छुरीहरू त्यस्तो बेच्ने भने चाहिँ तिनीहरू तपाईँले त्यहाँबाट त्यो पनि किन्नु सक्नुहुन्छ तपाईँलाई गिफ्ट दिनु मनपऱ्यो भने चाहिँ

हुन्छ हुन्छ